अब भन्नुपर्दा चाहिँ हाम्रो क्षेत्रमा भएका प्राकृतिक श्रोतहरू चाहिँ तपाईँको मेन अब हामी चाहिँ अब खोलाको देखिनको अलिकति माथि बस्छ अलिकति भन्दा निकै माथि अब मेन चाहिँ अब खोला छ कोइरी भन्छ हाम्रो चाहिँ अब गाउँमा अनि त्यो खोलामा चाहिँ के गर्छ भन्दा चाहिँ अब ठुलो खोला छ क्याम्प भन्छ त्यो खोलालाई चाहिँ त्यो खोलाबाट चाहिँ अब बालुवा निकाल्छ है अब त्यहाँ चाहिँ टेन्डर हालेर चाहिँ अब जुन चाहिँ त्यो टेन्डर हालेको ऊ यो छ मान्छे छ उहाँलाई चाहिँ अब सेल्फ बिजिनेस भनौँ न अब एउटा पिकअपको कति दिनमा ट्वेन्टी फाइभ गरेर लिन्छ बालुवा र अब त्यो त्यो बालुवाको फिस अनि बालुवा ढुङ्गा गिटीहरू चाहिँ अब खोलाबट चाहिँ अब उनीहरूले सप्लाई गर्छ अब धेरै धेरै जग्गामा अनि अब छेउमा अब जङ्गल पनि ठुलो छ तर अब त्यो चाहिँ अब फरेस्ट एरिया चाहिँ अलिकति के छ भन्दा चाहिँ अब भित्र भित्र अब मिलायो भने चाहिँ अब अब त्यो झरेको रुख पात त अब लानु दिन्छ जङ्गलको अब फोरेस्टको गार्डहरूले अब गाउँघरमा है किनभने अब चुलाहरूमा अब अलिक काम लाग्छ दाउराहरू पानीहरू पकाउनु यताउता गर्नु तर अब त्यो अब उनीहरूले चाहिँ अब जुन चाहिँ अब टिकको रुखहरू भयो अब भनेर अब मजाले अब लेटरसेटर लेखेर अब त्यस्तो गऱ्यो भने चाहिँ अब त्यो काठहरू बेच बिखन पनि गर्नु सकिन्छ हो अनि अब मेन अब त्यही त हो पानी पनि छ अब खोलाको पानी अलिक प्युरिफाई गरेर है अब जसको अब वाटर सप्पलाई अब जुन जुन गाउँमा कम्ती छ वाटर सप्लाईहरू गर्नु पनि सकिन्छ